मैले अब घरको काम साथ साथै फुल पनि स्याहार्नु पर्छ घरको काम पनि सबै गर्दा र बाहिरतिर चाहिँ म त्यति निस्किनु चाहिँ पाउँदिनँ र पनि अब साथीभाइहरूसँग फोनमै भए पनि बात मारेर अब दुःख सुखको बातहरू चाहिँ गर्छु अब गएर अब हातले सघाउनु त पाउँदिनँ अन्त घरको बाउ नै जानुहुन्छ तर म चाहिँ अब त्यसरी निस्केर जानु चाहिँ सक्दिनँ किनभने नानी सानो पनि छ त्यसले गर्दा उसको लागि पनि टाइम दिनुपर्छ र सामाजिक कार्य चाहिँ अलिक म चाहिँ भ्याउँदिनँ